तपाईँ कान्जिवाला स्टोर बोल्नुभएको ए बोल्नुभएको तपाईँको रेन्जमा टेन केको रेन्जमा कुनै मोबाइल्जहरू सजेस्ट गर्नु न हेलो अहिले सुन्नुहुँदैछ मलाई टेन केको रेन्जमा मोबाइलहरू सजेस्ट गर्नु न टेन केको रेन्जमा हजुर एन्ड्रोइडकै आइओएस भन्नुभएको

एन्ड्रोइडमा मलाई तपाईँ वान प्लसको सजेस्ट गर्नु न एन्ड्रोइडमा हजुर हजुर स्क्रिन साइज चाहिँ कति हो डिस्प्लेको अच्छा अच्छा त्यहाँपछि

हेर्दा के क मतलब ब्याकअप राम्रो छ त्यो मोबाइलको ए मलाई

तपाईँले स्यामसङको के भन्नुभएको थियो मोडल मोडलको नेम के भन्नुभएको थियो स्यामसङको प्लस टुएल्भ मलाई यो मोडल चाहिँ मनपरेको अनि सुन्नुहोस् न मलाई यो मोडल चाहिँ मलाई मनपऱ्यो होइन तपाईँको सर्भिस पनि राम्रै होला नि त दोकानमा ल ल तपाईँको मलाई यो स्यामसङ मोबाइल चाहिँ बेस्ट क्वालिटी लाग्यो होइन सुन्दाबेला पनि अनि तपाईँको म भोलि पर्सीतिर आउँछु नि भयो भने ल ल ल ल तपाईँ तपाईँ यो नम्बरमा मलाई एड्रेस सेन्ड गरिराख्नु हो आफ्नो कम्पनीको आफ्नो यो मोबाइल सपको अनि म यही कम्पनीकै किन्छु नि भयो भने जानेर बुजेर ल ल हुन्छ धन्यवाद